दार्जिलिङ जिल्लामा उपलब्ध मुख्य स्वास्थ्य सेवा र अन्य सेवाहरू के के छन् भन्दा एउटा मुख्य कुरो त सबैको केन्द्र एउटा मेडिकल कलेज अफ् नर्थ बेङ्गल अनि एउटा खरसाङ सब डिभिजनल हस्पिटल दार्जिलिङ इडेन हस्पिटल युमा नर्सिङ होम यस्ता धेरै स्वास्थ्य सेवाहरू उपलब्ध छन् र स्थानीय मानिसका लागि तिनीहरू सरकारी अस्पतालतिर धेरै नै स्वास्थ्य रहेको छ तर त्यो स्वास्थ्य केका लागि हुन् भन्दा सामान्य बिमारी हुँदा मात्रै त्यो स्वास्थ्य हो र धेरै जस्तो मान्छेले गम्भीर रूपमा एकदमै डेलिकेट अवस्थामा जति बेला हुन्छ त्यति बेला मान्छेहरू प्रायः प्राइभेटै देखाउने गर्छन् र प्राइभेट देखाउँदा धेरै आर्थिक खाँचो पर्दछ र त्यसो हुँदा स्थानीय मानिसहरूका लागि सरकारी अस्पतालहरू मात्र सस्ता छन् भन्न सकिन्छ र कोविड महामारीको समयमा अस्पतालले कसरी काम गरे भन्दा अब दार्जिलिङ क्षेत्रका जति पनि मानिसहरू छन् तिनीहरू एकै ठाउँमा बसेर काम गर्ने छैनन् कोही बाहिर बाहिर गएर काम गर्ने थिएँ र त्यति बेला के भयो भन्दा कतिजना त्यो कोविडको प्रकोपले गर्दा बाहिर नै मरे कतिजना जतिजना बाँचेर आए उनीहरूलाई चौध दिनको क्वारेन्टाइनमा राखी त्यस क्वारेन्टाइनमा राखी अनि उनीहरूको जाँच पडताल गरी घर ल्याउने एउटा प्रसेस थियो र त्यसो हुँदा अन्य जति पनि गाउँमा मान्छेहरू थिए उनीहरूलाई पनि सुविधा हुने उनीहरूलाई त्यस्तो कोविडको जुन चाहिँ एउटा प्रकोपदेखि बाँच्ने एउटा प्रक्रिया जुन एकदमै सुचारु रूपले नै मतलब सक्रिय भएर स्वास्थ्यकर्मीहरूले काम गरेका थिए